हामीले ट्रान्समिटरबाट लाइन तानेको छौँ गाउँमा र कृषकहरूलाई यसमा धेरै समस्या परेको हुन्छ किनभने उनीहरूले कतिवटा कामहरू गर्न सकिँदैन र लोडसेडिङको कारणले गर्दाखेरि यो एकदमै राम्रो भएको हुँदैन